मलाई उपासना भन्दा प्रार्थना मनपर्छ किनभने म एउटा हिन्दुत्व भएर म सधैँ बिहान बेलुका पूजा पाठ गर्ने ब्यक्ति पनि हो र म धेरै भन्दा धेरै प्रार्थना गर्छु बिहान पन्ध्र मिनेट जस्तो गर्छु र बेलुका आधा घन्टा जस्तो प्रार्थना गर्छु किनभने प्रार्थना मेरो बाजे पालादेखि गर्दे आएको मेरो प्रार्थनाहरू मेरो घरमा प्रार्थना गर्ने मेरो बाबाले गर्ने पूजा पाठ मन्त्रहरू र आइले आएर म पनि यहीँ प्राथनामा बिश्वास गरेर मेरो सधैँको जीवन प्रार्थनाद्वारा नै सुरुवात गर्छु बिहान उठेर मुख सुख धुयो मुख हात धुएर सर्बप्रथम म पूजा पाठ गर्छु र धेरैभन्दा धेरै प्रार्थना गर्छु र यसले मलाई भित्रबाट आनन्द गरेर आउँछ मेरो यै प्रार्थनाले गर्दा मेरो जीवनमा सफल समयहरू आउँछ आउनेछ र आइरहन्छ